हेलो ए हजुर हो त हजुर ए हजुर भन् सोध्नुहोस् न के को विषयमा ए हजुर हजुर भन्नुस् न अब पहिला चाहिँ मेरोमा चाहिँ तपाईँको यो टिबेटन ड्रेस छ एउटा एउटा एउटा लेप्चाको छ एउटा तामाङ भयो अरू यहाँको नेपाली छ यति छ ड्रेसहरू चाहिँ हो अब तपाईँलाई के के को विषयमा चाहिएको भन्नुहोस् न

हजुर रेट चाहिँ यस्तो हुन्छ कि त्यो चाहिँ अब लुगा हेरेर हुन्छ अब अलिकति तपाईँलाई अब ठिकैको मिडियम रेटको चाहियो कि अलिक हाई रेन्जकै चाहियो कि तपाईँलाई अलिक लो रेन्जको चाहियो कि हेरेर हुन्छ क्वालिटी हेरेर हुन्छ यो कोचिङको यो छुबा मतलब छुबा चाहिँ उयो हुन्छ छुबा भन्नुले चाहिँ बक्खु जो हाम्रो यो टिबेटेन यो शेर्पाहरूले लाउँछ नि त्यसको दाम हुन्छ तपाईँको म्याक्सिमम् दुई हजारदेखिको राख्नुहोस् न दुई हजारदेखि माथि चाहिँ हुन्छ तपाईँलाई

अन्त अर्को चाहिँ छ यो गाधा भन्छ गाधालाई चाहिँ लेप्चाको ड्रेस हो तपाईँलाई अब लेप्चाको त्यहाँ नेटमा सर्च गर्नुहोस् न लेप्चा ड्रेस भनेर होइन तपाईँलाई सब आइडिया आइहाल्छ अन्त यसको प्राइस छ तपाईँको चाहिँ यसको अलिक तिन हजारबाट स्टार्ट छ यस्तै तिन हजार पच्चिस सय तिन हजार राख्नुहोस् न अँ अन्त तपाईँलाई चाहिँ कस्तो खालकोमा हजुर हजुर हजुर ढाका साडी ढाका साडी

ए हजुर हजुर ए आउनुस् न अन्त मेरो यहाँनिर छ अब तपाईँहरू कहिले त्यहाँबाट हिँड्नुहुन्छ अन्त मलाई कन्ट्याक्ट गर्दै गर्नुहोस् हो अन्त यहाँ आइपुगेर तपाईँले मेरो दोकान चाहिँ अब यो कता भन्नु यो सिके चोकको त्यहाँ छ लुगा दोकान यो उयोसको यो ट्रेडिसनल लुगा मात्रै होइन त्यहाँ एकपल्ट कालिम्पोङ तपाईँ स्ट्यान्डमा आएर चाहिँ फोन गर्नुहोस् म तपाईँलाई बताउँछु नि त्यहाँदेखि सिधै मेरो डाइरेक्ट दोकानमै आइपुग्नुहुन्छ लस् लस् ओके हुन्छ हुन्छ ल